हाम्रो अहिलेको जीवनकालमा पहिलाको हेरी अहिले धेरै नै ठुलो परिवर्तनहरू आएको छ सर्वप्रथम त हामीलाई यो फोन जुन हामीले फोनहरू चलाउँछौँ है यसले गर्दा पनि हाम्रो कामहरूमा धेरै सजिलो हुन्छ जस्तै अब हामी कुनै जग्गामा केही खबर गर्नु छ भने हामी आफै त्यहाँ कुदेर जानलाई कति धेरै टाइम लाग समय लाग्छ तर अहिले हामीले फोन भएको कारणले फोनबाटै हामीले त्यो उयोहरूलाई केही खबरहरू दिनसक्छौँ अनि अनि अर्को कुरो यो यहाँ अहिले हाम्रो यहाँ जुन इलेक्ट्रोनिक चिजहरू जस्तै हामीले अब खानाहरू बनाउनमा जुन पहिला हामीले त्यो आगोहरू बालेर खाना पकाउनु पर्थ्यो र त्यो समय पनि थियो र हाम्रो त्यो स्वास्थ्यमा पनि त्यसमा नराम्रो असर पर्थ्यो तर अहिले हामीले यो राइस कुकर र यो ग्यासहरू भएकोले गर्दाखेरि हामीलाई खाना पकाउन छिटो पनि हुन्छ अनि हामी हाम्रो स्वास्थ्यको लागि पनि राम्रो हुन्छ अनि स्वास्थ्य चाहिँ अहिले यो अनलाइन जुन चाहिँ हामीले यो अनलाइन कामहरू गर्छौँ त्यसले गर्दाखेरि हाम्रो कामहरूको बारेमा कामहरू गर्दा पनि धेरै नै सजिलो भएको छ र जस्तै अहिले हामीले यो जुन अनलाइन पेमेन्टहरू यो गुगल पे र यो कतिवटा कुराहरू अहिले जुन आएको छ त्यसले ज झन् हामीलाई धेरै नै सजिलो भएको छ जस्तै हामीले हाम्रो हाम्रो नानीहरू बाहिरतिरहरू पढ्छन् उनीहरूलाई अब कति हामीले पैसाहरू पठाउनु पर्यो पर्यो भने पनि हामीले आफैले या फोनबाट नै हामीले अनलाइन पेमेन्टहरू गर्नसक्छौँ आफूले त्यो पैसा ब्याङ्क गएर त्यहाँनिर डिपोजिटहरू गर्नुपर्दैन हामीले फोनबाट पनि गर्नसक्छौँ अनि यस्तो धेरै धेरै नै परिवर्तनहरू आएको छ जसले चाहिँ हाम्रो जीवनमा चाहिँ धेरै सहज हुनु कामहरूमा चाहिँ धेरै सहज हुनगएको छ अनि सर्वप्रथम हाम्रो यो कार्यस्थलहरूमा चाहिँ धेरै ठुलो प्रभाव परेको छ जुन चाहिँ हामीले यो अनलाइन कामहरू गर्दाखेरि जुन हामीले हेरेर गएर खातामा गनेर कति धेरै समयको जुन चाहिँ हामीलाई समय लाग लाग्थ्यो त्यो चाहिँ अहिले हामीले अनलाइनमै एक मिनेटमै अब गर्नसक्छौँ र हामीले यो अहिलेको जीवनकालमा चाहिँ हामीलाई एकदमै सजिलो छिटो सजिलो भएको छ यसले गर्दा मलाई चाहिँ लाग्छ यो अहिलेको जुन चाहिँ यो अनलाइन र यो जुन चाहिँ अहिलेको परिवर्तनहरू आएको छ त्यसले चाहिँ हामीलाई धेरै नै राम्रो प्रभाव पारेको छ